मेरो यहाँ चाहिँ जग्गामा चाहिँ अब सपै कुरा हुन्छ हुनु चाहिँ तर सब्जी सब्जीहरू पनि हुन्छ फलफुल पनि हुन्छ हो धानहरू पनि हुन्छ तर सबैभन्दा मलाई फाइदा हुने चाहिँ धानमै हो अब वर्षमा हामीले रोप्छ होइन त्यसमा चाहिँ अब अब कति अब धानमा चाहिँ अब अहिले धानहरू कति महँगो भएको छ एउटा एक किलोकै एक सय रुपियाँ गर्छ र घरमै रोपेको छ भने चाहिँ अब खानु पनि कति पुग्छ किन्नु पर्दैन र अब धानको चाहिँ अब त्यो पिसेको के रे घरमै अब ढिकुटीमा पिसेको त्यो पिस्छ हामी चाहिँ हो धान चाहिँ अन्त त्यसको धुलोहरू पनि हामीले सुँगुर गाईलाई त्यो चारो दिन्छ र पराल चाहिँ गाईलाई दिन्छ र अब धानको चाहिँ हामीले एउटा कुरा रोपेको चाहिँ अब सबै कुरा नै अब काम लाग्छ एउटा फ्याँक्नु पर्दैन सबै कुरा चाहिँ आफ्नै घरमा काम चलाउनु हुन्छ धानमा चाहिँ अब त्यति धेरै फाइदा छ र अरू पनि फाइदा हुने कुराहरू अरू पनि छ अब सब्जी दालहरू दालहरू पनि हुन्छ कालो दालहरू भटमासहरू पनि रोप्छ हामीले रोप्नु चाहिँ तर अब बेसी चाहिँ अब धान म चाहिँ अब धानमै फाइदा भएको जस्तो लाग्छ मलाई चाहिँ मेरो उयेसमा जग्गामा चाहिँ अरू कुरा पनि हुन्छ तर धानमा चाहिँ अब त्यही त अघि भनिहालेँ है मैले के रे एउटा सबै चिज काम लाग्छ केही कुरा फ्याक्नु पर्दैन र खानु चामल पनि अब कति कति महिना वर्ष त खानु पुग्दैन अब महिना आठ महिना नौ महिनाहरूसम्म हामीले चाहिँ अब घरको त्यही चामल खाएर नै बिताउँछ